आजकल सबैभन्दा बढी प्रयोग गर्ने प्रयोग हुने एप्सहरूमध्ये हो फेसबुक वाट्सएप युट्युब इन्स्टाग्राम स्न्यापच्याट

उयोहरू के भन्छ नेटफ्लिक्स जी सिनेमा

यो हाम्रो यसलाई के भन्छन् तिनीहरू हो अरू भयो मिओके स्पोटिफाई होइन अन्त अरू अरू तपाईँको यो जिमेल होइन एचएनएम जिपे अन्तखेरि जिओ सिनेमा एमपी थ्री प्ले प्लेयर प्ले स्टोर जी फाइभ अरू मेसेन्जर अरू हो र यसको अब यो एप्सहरूमा फाइदा पनि छ बेफाइदाहरू पनि छ फाइदाहरूमध्ये चाहिँ हामीले यहाँ बसेर आफ्नो मान्छे टाढो भएको मान्छेसँग सम्पर्क गर्नुसक्छ जस्तै फेसबुकबाट फेसबुक फेसबुक वाट्सएप भयो इन्स्टाग्राम भयो म यहाँ बसेर मेरो जो नजिकको मान्छेहरू हुन्छ मेरो साथीभाइ मेरो घरको परिवार जो टाढो छ विदेशमा छ उनीहरूसँग सम्पर्क चौबिसै घन्टा सम्पर्कमा बस्नसक्छु अनि उनीहरूको हाल कस्तो उनीहरूको स्वास्थ्यहरूको विषयमा जान्नसक्छु होइन अरू अहिले यो जस्तो एप्सहरू यो फाइदा एप्सहरूमध्ये चाहिँ जीपे भन्छ फोनपे होइन यो यिनीहरू छ यो जुन चाहिँ हामीले एसबिआई यो जुन चाहिँ योनोहरू भन्छ अहिलेको एप्सहरू यिनीहरूले गर्दा धेरै नै सजिलो एकदमै सजिलो भएको छ हामीलाई किनभने अब राति हामीलाई अब अहिलेको अहिले कुनै जग्गा होइन सामानहरू चाहिएको छ तर ब्याङ्कहरू त खुल्ला रातिउँदी खुल्ला हुँदैन होइन एटिएमहरूमा कोही बेला पैसा हुँदैन त्यही कारणले हामी इन्स्टान्ट त्यहीँको त्यतिको तुरन्तै हामीले पैसा तिर्नु पनि सक्छ यो एपहरूको हेल्पले जस्तै यो जिपे फोन पेहरूको एपले हामीले यो जुन चाहिँ एप्सहरू छ त्यो एप्सहरू जस्तो यो जिपे फोनपे होइन यो अरूबाट हामीले चाहेको सामानहरू कति अब पैसा हातमा छैन आफ्नो हातमा क्यास नहुँ क्यास छैन आफ्नो हातमा पैसा छैन तर पनि हामीले यो अनलाइन पे गरेर अब अहिले चाहेको सामान पाउनुसक्छौँ किन्नुसक्छौँ कुनै राम्रो राम्रो रेस्टुरेन्ट गएर आफ्नो साथीभाइको बर्थडे त्यहाँ पार्टी के के हुन्छ त्यो सबै हामीले हामीले मनाउनसक्छौँ र पैसा यी अब यसकै माध्यमबाट हामीले तिर्न पनि सक्छौँ फाइदाहरू छ अरू कुनै अब यो हामीले अब आफ्नो एकाउन्टमा होइन अब पहिला खासै पहिला पहिला के हो पहिला चाहिँ पहिला पहिला चाहिँ आफ्नो एकाउन्टमा कति आफ्नो एकाउन्टमा ब्याङ्क एकाउन्टमा कति पैसा छ कति मेरो के भन्छ कति मैले निकालेँ कोबाट कहाँ ट्रान्सफर भयो भनेर म चाहिँ ब्याङ्क गएर ब्याङ्कमा लाइन लागेर टाइम धेरै टाइम पनि नष्ट हुन्थ्यो टाइम टाइम त्यहाँ गएर अब सोध खोजी गर्नुपर्थ्यो टाइम एकदमै टाइमको हाम्रो टाइमको वेस्ट हुन्थ्यो तर अहिले यो जुन चाहिँ एपहरू छ यो यो हामीले योनोहरू भन्छ जुन चाहिँ अब यो जुन चाहिँ लिङ्क लिङ्कड एकाउन्टहरू छ त्यसबाट चाहिँ हामीले अहिलेको अहिले घर बसेर पनि म जानकारी हासिल गर्नसक्छु अन्त त्यस पछाडि अन्त अहिले जुन चाहिँ नयाँ नयाँ नलेजहरू नयाँ नयाँ कति कति के के फङसन भइरहेको छ संसारमा अब अहिले हामीलाई टिभी चाहिँदैन जति न्युजहरू छ जत्ति पनि करेन्ट न्युजहरू छ होइन त्यो हामीले फोनबाटै जान्न जान्नसक्छौँ होइन फोनबाटै नै अब सिक्नुसक्छु मलाई नयाँ अब नयाँ मलाई नयाँ नयाँ घरमा कोही पाहुना आउँदैछ नयाँ नयाँ खाना पकाउनु पकाएर खुवाउनु मनपऱ्यो भने म युट्युब खोलेर त्यसको रेसिपीहरू लिएर म त्यसबाट सिकेर पकाएर दिनु पनि सक्छु यसको फाइदा छ अन्त कुनै मलाई या मेरो नानीहरूलाई कुनै पढ्नुको लागि मेटेरियल चाहियोहरू भने म क्रोमबाट निकालेर त्यहाँबाट सबै मेटेरियल निकालेेर सबै यो निकालेर उनीहरूलाई पढाउनु पनि सक्छु नजानेको कुराहरू क्रोममा सोध्नु पनि सक्छु सबै कुरा सबै इजिली इजीले म पाउनु पनि सक्छु अन्त अरू

यसमा तर यसको यो तर यसको धेरै बेफाइदा पनि बेफाइदा पनि छ जस्तै अब नानीहरू नानीहरू ठुलोहरू त भयो भन्न नानीहरू त भयो ठुलोहरूलाई पनि यो कतिवटा एप्सले धेरै इङ्गेज धेरै इङ्गेज गरेर राखेको छ जस्तै अब हामीले नानीहरूलाई पढ्नुको लागि भनेर अहिले सबैको हातमा फोन छ फोन दिनु नै पर्छ अब फोनमा के चाहिन्छ कसो चाहिन्छ भनेर फोनहरू किनिदिनु नै पर्छ उनीहरूलाई तर किनेपछि उनीहरूले आफूले चाहेको पढ्नुको पढ्नुको लागि या आफ्नो फाइदाको लागि भन्दाखेरि चाहिँ अरूहरू कुराहरू खोजिबस्छ जस्तै कुनै गेम गेम खेल्ने कत्तिवटा गेम्सहरू हुन्छ गेम्स खेल गेमको लागि डाउनलोड गर्छ कत्तिवटा के म्युजिकहरू म्युजिक हेरिबस्छ गीत सुनिबस्छ मुबी हेरेर रात विरात हेरिबस्छ पढ्ने टाइम सबै उनीहरूले यही उनीहरूको वेस्ट टाइमहरू सबै नष्ट गरिदिन्छ यही गेमहरूले नै यो फोनले गर्दा गीतहरू सुनिबस्छ अनि नानीहरूको के छ भन्दाखेरि जुन चाहिँ कन्सन्ट्रेसन छ अहिलेको टाइममा नानीमा हुनुपर्ने अब पढाइमा होस् एउटा कन्सन्ट्रेसन छ केहीमा पनि छैन खालि उनीहरू एकहोरे भइसकेको छ खालि फोनमा उनीहरू उठेकोदेखि फोनको दिन जहाँसम्म फोनै चाहिन्छ त्यस्तो भइसकेको छ अनि अहिले पहिला यो फोन नहुँदाखेरि नानीहरू पहिला बाहिर गएर आउटडोर गेम्स पुरा हुन्थ्यो फुटबल गोली खेल्थ्यो क्रिकेट खेल्थ्यो क्रिकेट खेल्थ्यो अब केटीहरू भने गा गीत गाउँथ्यो नाच्थ्यो तर अहिले के छ सबै फोनमा एक एकवटा आफ्नो आफ्नो फोनमा हुँदाखेरि पनि नानीहरू एक्लै एक्लै बसेर एक कुनामा बसेर फोनै चलाइबस्छ साथीभाइको हुनु नहुनु पनि छैन साथीभाइको सम्पर्क पनि काटिन्छ भइसक्यो अहिले त्यस्तो भइसक्यो बेफाइदाहरू चाहिँ